अब म चाहिँ बिहान उठेर होइन खाजाहरू बनाउँदाखेरि चाहिँ अब सबभन्दा फर्स्ट चाहिँ अब खाजा भन्ने बित्तिकै अब अलिकति सफ्ट होइनन अन्त अब नरम अब बिहानै अब यसरी भातहरू त रुच्दैन नि त अन्तखेरि त्यही कारण चाहिँ म चाहिँ अब रोटी नै खाने गर्छु होइन प्रायः अन्तखेरि अब रोटी चाहिँ अब त्यस्तो रोटी खाँदा पनि हुन्छ पुरी खाँदा पनि हुन्छ होइन पराठाहरू होइन अन्तखेरि अब रोटी अब पुरी पोल्दाखेरि चाहिँ अब आटाहरू गुनेर होइन म चाहिँ त्यसमा कालो तिल हालेर नुनहरू हालेर तेलमा अब तेलमा बनाउने गर्छु होइन अन्त आलुदममा चाहिँ म त्यस्तो प्याजहरू हालेर टमाटारहरू हालेर कहिँले पनि बनाउँदिनँ अन्तखेरि त्यसमा अब मर मसाला एउटा फुरूमा र कटौरामा अन्त जस्तो उयो भयो तेल अलिकति तेल होइन अन्त हर्दी अन्त तिखालाल नुन अन्त त्यस्तो हालेर चाहिँ कम्ती तातो पानी हालेर चाहिँ त्यसको म त्यसले नै ग्रेभी बनाउने गर्छु होइन अन्तखेरि आलु कुकुरमा उसिनेर आलु ताछेर अलिक सानो सानो काटेर चाहिँ त्यसको एउटा आलुको चार पिस बनाएर चाहिँ होइन अन्त कराहीमा चाहिँ म त्यो मसला अब तेल खारेर चाहिँ अब त्यो मसला हालेर चाहिँ त्यसलाई नै ग्रेभी बनाउँछु होइन अन्तखेरि चाहिँ लसुन कुच्चाएर यसरी म चाहिँ अब लसुन ताछिरहदिनँ होइन अन्तखेरि अब लसुन नताछी म चाहिँ अब न कुच्चाइकन चाहिँ कुच्चाइकन चाहिँ हाल्छु त्यो लसुन त्यो ग्रेभीमा अन्तखेरि चाहिँ आलु हालेर एकछिन पाँच मिनटको लागि त्यतिकै राखेर चाहिँ अन्त कम्ती पानी हालेर अब त्यसलाई चाहिँ म त्यतिकै एकछिन दस मिनटको लागि राख्छु होइन त्यसले चाहिँ मेरो आलुदम रेडी हुन्छ होइन अन्त त्यो पुरीसँग खाने गर्छु अन्तखेरि अब अन्त चाहिँ अब दुधको चियाहरू खाने गर्छु म अब प्रायः होइन अन्त दुधको दुध र चिनीको चिया खाने गर्छु खाजामा चाहिँ अन्त अब कुनै टाइम अब मलाई त्यति टाइम छैन भने चाहिँ म अब जस्तो उयो बनाउनु पेन केक जस्तो अब त्यस्तो बनाउने गर्छु होइन आटा आटा चाहिँ अब पानीमा आटामा पानी हालेर चाहिँ अब त्यसलाई मज्जाले घोलेर होइन अन्डा हालेर चाहिँ म त्यसलाई पेन केक बनाएर खाने गर्छु अब त्यस्तै मेरोमा समय छैन भने अलिकति हतार छ भने म त्यसरी बनाउने गर्छु आफ्नो खाजा म त्यस्तो भातहरू खाने बानी छैन अन्त बिहान चाहिँ म रोटी नै खाने गर्छु हो अन्तखेरि त्यसरी बनाउँछु